हाम्रो चाहिँ हाम्रो चाहिँ बगानमा काम गर्छौँ हामी बगानको वर्कर हो बगानको काम छ अब बगानको वर्करहरूको काम त्यही हो पत्ती टिप्ने छिलहरू गर्ने कलमहरू काट्ने त्यही काम हुन्छ अन्त स्प्रे ग्रुपहरू हुन्छ दबाईपानीहरू लगाउने कामहरू हुन्छ अन्त बगानको मान्छेहरूले त्यही हो सानोठुलो अब मोमोको दोकानहरू चाउमिनको दोकानहरू राख्छ गर्छ अन्त कोही साइकल दोकान साइकल बनाउने कामहरू गर्छ अन्त बगानको काम गर्नेहरू के छ त्यही त हो कसैले अब सानोठुलो उयोहरू राख्छ मतलब यो कपडा दोकानहरू सिलाईबुनाईको कपडाको त्यो कामहरू गर्छ अर्को काम त छैन अनि

अनि अब थरी थरीको यस्तै कामहरू गरेर जीवन गुजारिन्छ बगानमा सबैभन्दा बन्द बगान छ हाम्रो तर पनि अहिले चलाइरहेको छ कमिटीहरूले डेढ सौ रुपियाँ हाजिरी गरेर काम यति हार्ड कामहरू हुन्छ र पनि हामी गरिरहेको छौँ आफ्नो गुजारा चलाउनुको लागि यस्तो कामहरू हुन्छ अन्त सबै आफ्नो आफ्नो घर गृहस्थी चलाउनुको लागि कोही बाहिरतिर पनि गइरहेको छ कामहरू गर्नु अर्काको घरतिर हाँडाभाँडा कामहरू गर्न कोही कोही यतैतिर नै अब काम गरिरहेको छ सानोठुलो अब कामहरू गर्दै नै गुजारा चलिरहेको छ आफ्नो घर गृहस्थी चलाउनुको लागि गर्नै पर्यो बगानको कामहरू नै नहुँदाखेरि अरूको बगानतिर गएर त्यही काम गर्नु परिरहेको छ गर्छ त्यही काम बगानकै काम हामी त पढालेखाहरू बेसी छैन जानिँदैन अरू कामहरू गर्नु बाहिरतिर जाऊँ भने पनि सक्ने होइन अन्त यही बगानमा बसेर त्यही अरूकै बगानतिर गयो त्यही पत्ती कामहरू टिप्यो गर्यो के काम गर्ने अब चलाइहाल्यो भने त्यही दोकानहरू चलाउनुपर्छ मोमोहरू थुक्पाहरू चाउमिनहरू हो त्यस्तै कामहरू गरेर गुजारा चलिरहेको छ हाम्रो बगानमा अरू त के भन्ने भन्नु त केही पनि जान्दिनँ सकिँदैन पनि